कृषि पालन भन्नाले कृषि पालन गर्दाखेरि पनि राम्रै उपादनहरू लिन सकिन्छ जस्तै गाई पाल्नु बाख्रा पाल्नु सुँगुर पाल्नु तर यो धेरै ठाउँहरूमा यसको जीविकाहरू चलिरहेको छ र सरकारबाट पनि सवधान मतलबा ती ऋण लोन लिन सकिन्छ त्यसबाट धेरै हामीले उप उपभोक्ता लिन सकेर उपभोग गर्न सकिन्छ भन्ने हाम्रो साधन छ